कालिम्पोङ जिल्लामा मुख्य सांस्कृतिक र सामाजिक परम्पराहरू चाहिँ भिन्न भिन्न नभएर एउटै प्रकारको हुन्छ जसमा चाहिँ हामीले अब दसैँ दिवालीमा मनाउँछौँ त्यसरी नै अब लेप्चाहरूले पनि मनाउने गर्छन् र लेप्चाहरूको अलगै दिसम्बरमा एउटा दसैँ हुन्छ त्यो दसैँ चाहिँ सानो प्रकारले मनाएर जसमा नेपालीहरूले हामीले जुन चाहिँ पाँचदिने दसैँ र तिनदिने तिहार मनाउँछौँ त्यसमा नै भव्य रूपमा उनीहरूले पनि मनाउने गर्छन् र त्यत्ति फरक त छैन राई राईहरूले पनि दसैँ मान्छन् दिवाली मान्छन् र उनीहरूले पनि उँधौली उँभौली पूजा गर्छन् भने हामीले पनि उँधौली उँभौली पूजा गर्छौँ सबै आफ्नो आफ्नो संस्कृति वेशभूषामा नै मनाउने गर्छन् कस्टम्सहरूले त्यही अब लेप्चाहरू चाहिँ अब के भन्नु भने उनीहरूले पनि अब दिसम्बरमा उनीहरूको चाडपर्व हो उनीहरूले आफ्नै वेशभूषामा सानो चाडपर्व मनाउने त गर्छन् तर पनि विशेष रूपमा हेर्नुपर्दा चाहिँ हाम्रै चाड दसैँ दिवाली प्रायः प्रायःले दसैँ दिवाली मान्ने गर्छन्